ओए प्रशान्त अस्ति मैले तँलाई त्यो काकाकोबाट कोट किन् भन्दै थिएँ नि त्यो नकिन् है अलिक उयो रहेछ हौ प्रडक्टमा अलिक डिफेक्ट रहेछ किनेको एकताल धुएको कुमहरू झरेर हो त्यो एकताल धुँधा त लुगा त पुरै छोटो भएको छ त्यो लगाउनै नसक्ने भएको छ हो त्यो राम्रो छैन रहेछ बाहुलाहरू च्याङलाँङ च्याङलाङ होङल्याङ होङल्याङ भएको छ त्यो ल नकिन् त्यो